कालिम्पोङ जिल्ला पश्चिम बङ्गालमै पर्छ अनि यो कालेम्पोङ जिल्लामा धेरै नै घुम्ने जग्गाहरू पनि हुन्छ ये यसमा कालिम्पोङ जिल्लामा दुर्बिन पुजे डाँडा मङ्गलधाम अनि डेलो पनि घुम्न सकिन्छ डेलोमा धेरै नै एकदमै राम्रो सिनेरीहरू हुन्छ डेलोमा हामीले घोडा गाडीहरू पनि घुम्न सक्छौँ हामी अनि आइसक्रिमहरू पाउँछ ठुलो मैदान टाइपको छ त्यसमा कुद्न सक्छौँ खेल्न सक्छौँ अन्त त्यसमा लुगाहरू थरी थरीको पाउँछ अनि लगाएर हामीले फोटो खिच्न सक्छ अनि यस डेलोमा धेरै मज्जा आउँछ चिसो हुन्छ डेलो अनि पिकनिकहरू जग्गाको लागि पनि एकदमै राम्रो छ त्यो जग्गा अनि मङ्गलधाम चाहिँ एउटा मन्दिर हो मङ्गल मङ्गलधाममा पनि बस्ने ठाउँ घुम्ने ठाउँहरू धेरै नै छ अनि मङ्गलधाममा थरी थरीको पोस्टरहरू छ अनि एकदम ठुलठुलो स्टाचुहरू छ भगवान्को अनि जाँदै गरेको एकदमै त्यहाँ चाहिँ सबै सबै देखाएको छ के के भएको छ रामायणमा त मङ्गलधाममा चाहिँ एकदमै शान्ति पाउँछ हामीले अनि त्यहाँ पूजा गरेर अनि त्यहाँ तल घुम्न पनि सकिन्छ त्यहाँ गाईहरू देख्न सक्छौँ हामीले अनि पुजे डाँडामा चाहिँ त्यो पनि एउटा भ्यू पोइन्ट भन्छौँ अनि भ्यू पोइन्टमा हेर्दाखेरि हामीलाई धेरै मज्जा आउँछ अनि त्यहाँ पनि चिसो हुन्छ बस्दाखेरि एकदम शान्ति पाउँछ अन्त त्यहाँ बसेर हाम्रो साथी भाइहरूसँग पिकनिकहरू पनि मनाउन सक्छ अनि दुर्पिन गएर त्यहाँ गुम्बा छ गुम्बा पनि घुम्न सकिन्छ ठुलो मैदान छ त्यहाँ पनि हामी खेल्न सकिन्छौँ अनि धेरै नै भ्यू पोइन्टहरू पनि छ त्यहाँ घुम्नका लागि इन यी ठाउँहरू चाहिँ एकदमै राम्रो छ यो ठाउँहरू चाहिँ